हाम्रो घर बारीमा पाइने बुढो ओखतीको जरा पाखनबेतको जरा कुटेर पकाएर चाहिँ त्यसको पानी पिउने गर्नुपर्छ होइन त्यसले पनि धेरै आराम मिल्छ अनि पाखनबेतको पत्ताले पत्ता पनि आगोमा सेकाएर दुखेको ठाउँमा राख राखेर धेरैबेर राख्नुपर्छ त्यसरी नै तातो बनाएर बनाउँदै त्यो दुखेको ठाउँमा राख्दै गऱ्यो भने त्यसले पनि अलिक आराम त मिल्छ होइन अन्त हाम्रो लोकल यता बारीमा पाइरहने भुई चम्फा भन्ने एकप्रकारको प्लान्ट हुन्छ होइन त्यो प्लान्टको पनि जरा उखालेर धोएर त्यसलाई कुटिकन पनि त्यो दुखेको ठाउँमा लगाउनाले पनि धेरै नै आराम मिल्छ अनि अर्को दुधमा हडचुर मह सिमरिक त्यसरी हालेर खा खानाले पनि दुख दुख्ने अब ढाड दुखेेको धेरै नै सन्चो हुन्छ